किसानहरूलाई कुनै सहुलियत दिनुसक्दैन दिए दिएको छैन अहिलेसम्म कस्तो हामीहरू यहाँनिर महँगीले हामीहरू काम गरेर तलब फ्याँक्नुपर्छ तर किसानहरू भने आफ्नो खुनपसिना एक गरेर यस्तो घाममा पानीमा खेती गर्ने गर्छ धान उगाउने गर्छ त्यसलाई यो सब गरेर चामल बनाउनुपर्छ गेहुँ उमार्छ जौँ उमार्छ तर उनीहरूमाथि त्यस्तो त्यत्रो गरेर पनि जस्तो उनीहरूले अब त्यो त्यो हामीहरू किन्नु जाँदाखेरि त्यही चामलको दाम धेरै हुन्छ तर उनीहरूले त्यो चामल आफू जो उगाउँछ किसानहरूले जो चामलहरू उयो गर्ने गर्छ तर उनीहरूले त्यसको असल मूल्य पाउने गर्दैन अनि त्यसको कारणले उनीहरू माथि अनेक कर्जाहरू लाग्ने गर्छ गभर्मेन्टबाट भयो चाहे छेउछाउको साहुकारबाट भयो अब गभर्मेन्टबाट त्यस्तो विधिको सहुलियत उनीहरूले मतलब गरेर पनि उनीहरूले आफ्नो जस्तो काम गरेको अनुसार वेतन पाउने गर्छ जस्तो हामीहरूले त्यस्तै उनीहरूले आफ्नो आफ्नो उमारेको अनुसार उनीहरूले आफ्नो मूल्य पाउने गर्यो भने उनीहरूलाई कुनै प्रकारको दुःख हुने थिएन उनीहरू कसैको अगाडि झुक्नुपर्ने थिएन उनीहरूलाई आफ्नो जग्गाहरू बेच्ने गर्नुपर्ने थिएन चामलहरू उमार्नुको लागि उनीहरूलाई कसैको अगाडि हात उठाएर पैसा माग्नुपर्ने थिएन पैसा माग्ने भएकोले गर्दा उनीहरूमा अनेक धेरै ऋणहरू लाग्ने गर्छ र त्यो ऋण तिनीहरूले आफ्नो त्यत्रो मिहिनेत गरेर पनि तिर्न नसकेको भएकोले कारणले उनीहरू हो त्यो कुनै उपाय नभ नभएको कारणले उनीहरू आत्महत्या गर्ने गर्छन् हाम्रो यहाँ अहिले न अँ के हामीहरू आफ्नो हामीहरू त बगानको श्रमिक हो बगानमा हामी काम गर्छौँ खान्छौँ तर उनीहरूकोमा अरू कुनै व्यवस्था नभएको कारणले उनीहरूले खेती गर्छन् र खान्छन् अगर त्यो खेतीको लागि पनि उनीहरूले उनीहरूको भनेको जस्तो मूल्य पाएन भने उनीहरूकोमा कुनै उपाय बच्ने छैन अनि अब त्यो खेतीकोबाट नै उनीहरूको घरपरिवार चल्ने गर्छ छोरीहरू हुनुपर्छ छोरीहरूको बिहा गर्नुको लागि उनीहरूलाई पैसा चाहिने गर्छ तर उनीहरूले आफ्नो काम गरेको अनुसार आफ्नो मूल्य पाए नपाएको कारणले उनीहरू आफ्नो प्राण त्याग्ने गर्छ आत्महत्या गर्ने गर्छ उनी आफू आफूले आफ्नो आत्महत्या गरेर र आफ्नो कतिले आफ्नो परिवारसहित मर्ने गर्छ उनीहरू पुरा परिवार नै आत्महत्या गर्ने गर्छ

यस यस यस उ यसले गर्दा त्यसै कारण सरकारले यसमा यो उपाय गर्नुपर्ने भएको छ कि पहिला त उनीहरूलाई उनीहरूले गरेको काम अनुसार उनीहरूको सही मूल्य पाउनुपर्ने छ अनि उनीहरूको माथि जो कर्जाहरू लागेछ उनीहरूलाई माफ गरिदिनुपर्ने भएको छ यसको माथि सरकारले धेरै ध्यान दिनुपर्नेछ कि किसानहरूले उनीहरूले जो जो काम गर्छ त्यसको अनुसार सही मूल्य पाएर सही दाम पाएर उनीहरू आफ्नो परिवारलाई चलाउनुसक्ने गर्नुसकोस् त्यसै कारणले उनीहरूले आफ्नो आत्मदाह गर्ने गर्छ अनि सरकारले यसैमाथि धेरै ध्यान दिनुपर्ने भएको छ नर्मली सरकारहरूले दसैँतिर बस्ती गाउँतिर अहिले आहिलेको सरकारले बस्ती गाउँतिर काम गर्ने गरेको छ तर पनि अझै त्यसमा त्यस्तो त्यति साह्रो असर भएको देखेको छैन अझै पनि किसानहरूले आफ्नो आत्महत्या गर्ने गर्छ आफ्नो जीवन त्याग्ने गर्छ त्यसै कारणले उनीहरू माथि लागेको कर्जाहरू हटाउने पर्ने भएको छ अनि उनीहरूको लागि सही उनीहरूको कामअनुसार सही मूल्य लगाउनुपर्ने भएको छ उनीहरूको कामको उनीहरूले गरेको खेतीबारीको खेती खेती गर्नुको लागि उनीहरूलाई अनेक किसिमको चिजहरू चाहिन्छ जस्तो ट्र्याक्टर भयो ट्र्याक्टरमाथि अनेक धेरै ब्याज लाग्ने गर्छ नर्मली कारहरू किन्नुमा त्यस्तो ब्याज छैन तर ट्र्याक्टरहरू किन्नुपर्यो कुन पनि इक्युप्मेन्ट जो किसानको लागि चाहिन्छ ए जस्तो अब खादहरूको दाम हेर्नुपर्छ अनेक धेरै हुन्छ त्यसको दाम कम्ती गरिदिनुपर्ने भएको छ सरकारले त्यस्तो गरिदियो भने किसानहरूले आत्महत्या गर्न कम्ती गर्नेछ उनीहरू आफ्नो परिवारसँग खुसी खुसी बस्नेछ त्यसैमाथि सरकारले एकपल्ट सोचिदिनुपर्ने भएको छ